अन्त धान जब धानहरू हुन्छ धान काटेपछि चाहिँ हामी बताउने बताउने गर्छौँ है बताएर चाहिँ हामी बोरा बोरामा भरेर राख्छौँ र त्यस्तो भाउ चाहिँ अलग्गै हुन्छ पन्द्र सौहरू सम्थिङ हुन्छ अन्त तपाईँको चाहिँ त्यसलाई नै हामीले मिलमा लगेर पिनेर ल्याएर चाहिँ प्युर चामल बनाएर दिने हुँदाखेरी दुई हजार पच्चिस सौ पर्छ है यसरी नै अब मेरो रोजिरोटी त अब खेतीपाती नै हो त होइन खेतीपाती त्यही हामी अब घरमा खाने है अलिअलि उब्रिएकोहरू त्यही अब सेल गर्ने गर्छौँ प्राय नै हामी घरमा चलाउने चाहिँ आफ्नै बारीकैले पुग्छ है अर्ग्यानिक भनेको आफ्नै हातले उमारेको चिज खानुको लागि चाहिँ अब मेहनत पनि गर्छौँ हामी र हामी चाहिँ फाल्टु नखाएर आफ्नो घरकै खान्छौँ र तपाईँले इस्कुस भन्नुभयो नि इस्कुस र इस्कुसको जरा भन्नुभयो नि इस्कुस र इस्कुसको जरामा मैले के भिन्नता छ भने चाहिँ इस्कुस चाहिँ अब हामीले अब यतिखेर निस्कने सिजन हो हो पहिला पहिला निस्कन्थ्यो अहिले फेरि राम्रै रेट पाउँछौ घरमा खाएर पनि उब्रिन्छ हो उब्रिएर पनि हामी सेल गर्ने गर्छौँ तर इस्कुसको जराभन्दा चाहिँ इस्कुसको चाहिँ रेट एकदमै कम्ती हुन्छ र जरामा चाहिँ रेट तपाईँको एकदमै बेसी पाइन्छ जरा पनि जरा पनि अब राम्रो सब्जी हो एउटा राम्रो सब्जी हो इस्कुसभन्दा चाहिँ इस्कुसको जराको भाउ बेसी पाइन्छ र यसरी नै हामीले जीविका चलाउनु चलाउँछौँ अन्त इस्कुसको जराहरूको भाउ चाहिँ अब तपाईँको दिसम्बरमा भयो हो दिसम्बरमा भयो अन्त दिसम्बरको सिजनमा सब्जीहरू प्राय प्राय अरू सब्जीहरू हुँदैन इस्कुसको जरा चाहिँ त्यतिखेर राम्रो रेटमा अब बजारमा सेल हुन्छ अहिले बजार पनि लान पर्दैन घरैमा सेल हुन्छ बिजनेसमेनहरू घरैमा आइपुग्छ लिनको लागि खनेर मात्रै रेडी राख्नपर्छ हो घरमा खाएर पनि तर उब्रिन्छ उब्रिएको चाहिँ हामीले सेल गर्ने गर्छौँ र दसैँमा अब हामी चामलहरू भयो अब घरकै धानको चामलहरू युज गर्ने गर्छौँ धानकै भात खाने गर्छौँ